मलाई घुम्न मन लागेका ठाउँहरू केरल स्टेट हो त्यसरी नै नेपालको पोखरा र थाइल्यान्ड देश घुम्न मलाई मन लागेको छ त्यसरी नै माल्दिभ्सको समुद्री इलाका मलाई घुम्न रहर लागेको छ र मलाई यो सब घुम्न मन लाग्नुको कारण चाहिँ यहाँ जाँदाखेरि चाहिँ मेरो रहर पुरा हुन्छ मलाई शान्ति मिल्छ भन्ने मलाई व्यक्तिगत सोचाइ रहेको छ त्यसले गर्दा मलाई यी ठाउँहरू घुम्न मन लाग्छ